भाइ मैले सामान अर्डर गरेको थिएँ नि अनलाइनको त्यो जुत्ता मलाई उयो गरिदिनु रिफन्ड गरिदिनुस् न ल अन्त मलाई त्यो क्यास चाहिँ मेरो अकाउन्टमा ट्रान्सफर गरिदिनुस् न ल